हाम्रो गाउँमा चाहिँ धेरै सुबिस्ता छ र र आइस रक सेन्टरहरू पनि छ होइन आइसिडिएसहरू छ र हस्पिटलहरू छ र हाम्रो हाम्रो गाउँमा चाहिँ रोडहरू पनि राम्रै छ रोड या पानी या लाइटहरू पनि लाइट लाइटहरू पनि राम्रो छ र हाम्रो हस्पिटलमा पनि सब सबै बस्नुको लागि पनि टोइलेट टोइलेट बाथरुमहरू पनि सब सफाइ छ बस्नुको लागि पनि राम्रो छ र हाम्रो हस्पिटल चाहिँ गभर्नमेन्ट हस्पिटल हो र गभर्नमेन्ट होस् हस्पिटल छ र डक्टरहरू पनि राम्रो छ र नर्सहरू पनि राम्रो छ आशा आशा आशा आन्टीहरू पनि आफ्नो पेसेन्टलाई राम्रो गर्छ पेसेन्टलाई राम्रो गर्छ र राम्रो ट्रिट गर्छ र राम्रो ट्रिट गर्छ र खाना सा खाना पानी पानी सब राम्रो छ हाम्रो हस्पिटलमा अनि सुबिस्ता छ हाम्रो गाउँमा र हाम्रो हस्पिटल चाहिँ चार या पाँच किलोमिटर हाम्रो यहाँबाट दुरी छ र सेन्टर सेन्टर पनि यहाँ छेउमै छ र पानीहरू पनि ठिकठाक छ पानी लाइट लाइटहरू पनि ठिकठाक छ र र रोड रोडहरूमा पनि जग्गा जग्गामा लाइटहरू पनि छ लाइटहरू पनि छ